हेलो हेलो ग्यासको त्यहाँबाट बोल्नुभएको ए त्यही मैले ग्यास बुक गरेको थियो अहिलेसम्म आएको छैन त किन हो भयो होला एक हप्ताभन्दा बेसी हजुर एक मातृका छेत्री हेर्नु त हजुर अँ एक हप्ताभन्दा बेसी भयो आएको छैन हो हजुर अँ एक दिन म एक दिनको लागि बाहिर गएको थिएँ कि त्यति बेला आयो होला मलाई थाहा भएन हजुर हजुर अँ त्यही फोन पनि फेरि आएन नि त त्यसको लागि हजुर हजुर हजुर अँ कन्फर्मै भएको थियो हजुर अँ मैले अनलाइन पे पनि गरेको छु हजुर हजुर अँ हजुर हजुर हजुर अँ हजुर हजुर हुन्छ नि भाइ हुन्छ त्यही गरौँ न ल मेरो सिलिन्डर थिएन हो त्यसको लागि मैले फोन गरेको थिएँ नि हजुर मेरो दुईवटा छ हजुर हजुर ए हजुर ए छ मेरो दुईवटा छ कि दुईवटाले हुन्छ त्यही भएर एउटा सकिन्छ एउटा बुक गर्यो एउटा उयो गर्यो हजुर अँ सजिलो हजुर अँ हजुर हजुर हजुर देवीडाँगा देवीडाँगादेखि अलिकति अगाडि दुन स्कुल छ हो त्यसको छेउमा हजुर हजुर हजुर अलिक वरै हो हजुर अँ हजुर बब्लुको दोकानदेखि अलिकति अगाडि त्यहीँ छेउमै शर्मा स्टोर छ नि शर्मा स्टोरको छेउमा हो हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ हजुर हुन्छ नि हजुर अँ लाइ चेक गरिवरी दिन्छ लाउन चाहिँ लाउँदैन हो म लाउन दिँदिन खाली चेक गर्न चाहिँ लगाउँछु लिक हुन्छ नि त कहिलेकाहीँ त्यो उयोहरू निस्किन्छ नि त हजुर हजुर अँ हजुर अँ अँ हजुर हु हुन्छ हुन्छ भाइ हुन्छ हुन्छ हुन्छ हजुर हजुर टिउसडेसम्म गरिदिनु होस् न ल हुन्छ हुन्छ